मेरो परिवार चाहिँ एकदम सानो छ एकदम सुखी परिवार छ अनि मेरो साथीहरू पनि राम्रो छ उनीहरू पनि असल असल कुराहरू गरिन्छ